अठाइस जुलाई उन्नाइस सय चौध एघार नोभेम्बर उन्नाइस सय अठार एक सेप्टेम्बर उन्नाइस सय उनन्चालिस अठार फेब्रुअरी उन्नाइस सय पन्ध्र दुई सेप्टेम्बर उन्नाइस सय पैँतालिस